हेलो मिस दिपा नमस्कार एकदम ठिकठाक मिस सन्चै हुनुहुन्छ तपाईँ ए हजुर हजुर होइन स्कुल आउनु भएको छैन र नि एक दुई दिन भयो ए हजुर हजुर मिस त्यो अब हुनु त दसैँको छुट्टी है अब तिहारको छुट्टी पनि हुने बेला भयो अनि यो खासमा विषय चाहिँ के थियो भन्दाखेरि चाहिँ रिपब्लिक के सेलिब्रेट गर्नुको लागि चाहिँ यसो तयारी के के गर्नु थियो है अनि अब यो तिहारको छुट्टी सकेपछि त फेरि अब त्यतिकै हुन्छ म अगाडि नै रिमाइन्डरको लागि चाहिँ गरेको अब तिहारको छुट्टी पनि भइहाल्छ त्यसपछि चाहिँ हामीले यसो यो नोभेम्बर आधी डिसेम्बरमा चाहिँ प्रिपरेसन गराउनु पर्छ होला हौ मिस कि अन्त के गर्ने कसो गर्ने यसो नानीहरूलाई अलिक टाइम लाग्छ नै अनि फेरि उनीहरूको पढाइ रुटिनलाई पनि ध्यान राख्नुपर्यो है अन्त पछि एकैचोटि गर्दाखेरि चाहिँ प्रेसर हुन्छ होला उनीहरूलाई पनि हजुर ए हजुर ए मिस सरी कि तपाईँ लाउड स्पिकरमा बात मार्नु हुँदैछ होइन लाउड स्पिकर नगर्नुहोस् न एकछिन त्यतिकै उयो गरेर बात मार्नुहोस् कि अलिक डिस्टर्ब हुँदैछ यहाँ आवाजमा सुन्नुहुँदैछ ए हजुर यो अनि त्यो मैले चाहिँ त्यही सोचेँ मिस कि अलिक पढाइलाई पनि ह्यामपर नहुने अनि बरु डेली एक एक घन्टा जस्तो एउटा एउटा पिरियड पनि गरायो भने एक महिना ढेड दुई महिना जस्तो समयमा त उनीहरूलाई धेरै नै त्यो भइहाल्छ भनेर नि मिस कि के गरौँ मिस अब गराउने त्यत्रो धेरै के सक्छ होला र एउटा ड्रिल गराउने होला होइन एउटा ड्रिल गराउने अनि यो बरु हाउस म्याचहरू राख्नुपर्छ होला हौ मिस है कम्पिटिसन जस्तो राखिदिनु पर्छ होला सेलिब्रेसन पनि हुने नानीहरूलाई अलिकति जोस जाँगर पनि चल्ने एउटा कम्पिटिसन भनेपछि त नानीहरू आइहाल्छ नि है हजुर मार्चपास्टहरू राखौँ यसलाई त्यो त गर्नै पऱ्यो मार्चपास्ट त गर्नै पर्यो ड्रिल राखौँ एउटा है अनि डान्सहरू डान्स यो अरू अरू स्पोर्ट्सहरू फुटबलहरू क्रिकेटहरू मसिनो मसिनो सानो सानो रूपमै गराउन अनि कम्ती कम्ती ओभरको गरायो त्यसमा चाहिँ कम्पिटिस नै राखिदिनु पर्छ होला हौ है स्पोर्ट्स हजुर हजुर हजुर हजुर हजुर मैले पनि त्यही भन्नु खोजेको कि अनि यो अब तिहारको छुट्टी हुनु भन्दा अघि चाहिँ हामी हाउसमा पनि बात मारिहालौँ न अरू स्टाफसँग पनि अनि हेर्नुहोस् न अब खासमा त तपाईँले कुरा गर्नुपर्ने हो है इभेन्ट म्यानेजर त तपाईँ हुनुहुन्छ स्कुलको अनि मैले चाहिँ यसो सम्झाइ मात्रै दिएको है मिस नरिसाउनु होस् है बाठो भयो भनेर हजुर हजुर

हजुर हजुर हुन्छ हुन्छ सबैसँग बात गरौँ है यो रिमाइन्डर मात्रै हौ मिस है हुन्छ मिस त्यसो भए भोलि भेटौँ है हुन्छ हुन्छ